मैले एउटा मिसो एपबाट जुत्ता मगाएको थिएँ त्यो जुत्ता चाहिँ मलाई धेरै धेरै नै मन पऱ्यो किनकि फर्स्टमा मगाउँदाखेरि तै अब साथीहरूको ओपिनीयनहरू सुन्दाखेरि अनलाइनबाट मगाएको सामानहरू राम्रो आउँदैन त्यस्तै के देखाएको हुन्छ फोटोमा अन्त डेलिभर हुँदाखेरि चाहिँ के आ आउँछ त्यो भन्दा राम्रो चाहिँ अफलाइनै किनेको फाइदा भनेर ओपिनियन गर्दा पनि मैले यसो एकदिन मिसो एप चलाउँदै गर्दाखेरि चाहिँ त्यो जुत्ता देखेँ मन पऱ्यो अन्त अलिक एक्सपेन्सिभ पनि थिएछ तर पनि मलाई त्यो जुत्ता मन परेको कारणले गर्दा चाहिँ एकपल्ट अनलाइन पनि ट्राई गरी हेरेँ अफलाइन मात्रै के लगाइरहनु भनेर चाहिँ एकपल्ट अनलाइन ट्राई गरेको थिएँ त्यो जुत्ता त्यस्तै डेलिभर गरेको अर्डर गरेको त्यस्तै सात दिन भित्रमा आएको थियो र यसो हेर्दाखेरि चाहिँ मैले अब पे पनि फर्स्टमै गरिसकेको थिएँ अन्त यस्तो सो सोचिरहेको थिएँ अब राम्रो आएको थिएन भने चाहिँ अब रिटर्न नै गरिदिनु पऱ्यो भनेर सोचिरहेको थिएँ तर जब त्यो मैले घरमा लगेर त्यो जुत्ता खोलेर हेरेँ अब जस्तो म एकक्षण एकक्षण त खुसी लाग्यो मलाई किनकि मैले जस्तो अर्डर गरेको थिएँ त्यस्तै आए आएको थियो त्यो जुत्ता जस्तो कलरमा अर्डर गरेको थिएँ त्यस्तै सेम टु सेम फोटोमा जस्तो थियो त्यस्तै आएको थियो त्यसै कारण मलाई त्यो जुत्ता चाहिँ धेरै मन पऱ्यो अन्त फेरि मनमा एउटा डाउट पनि लागिरहेको थियो अब हेर्दा मात्रै राम्रो होला जस्तै लगाउनु त लागाए अब कति दिनसम्म टिक्छ कि वा च्यातिहाल्छ कि जस्तो लागेको थियो तर आज मैले त्यो जुत्ता किनेको लगभग सात महिना सात आठ महिना जस्तो भयो तर पनि त्यो जुत्ता यति कम्फर्टेबल छ न अहिलेसम्म न च्यातिएकै छ न त केही केही नै भएको छ यति कम्फर्टेबल छ अब जस्तै ट्रयाकतिर पनि मिल्छ पेन्टतिर पनि लगाउनु मिल्छ म कति ठाउँ जाँदा बेसी जस्तो त्यही जुत्ता लगाउँछु अरू जुत्ताहरू भन्दा पनि न त च्यातिएको पनि छैन केही पनि भएको छैन कलर सलर पनि केही भएको छैन मलाई त्यो जुत्ता चाहिँ धेरै धेरै नै मन पऱ्यो र फेरि फेरि मिसो एपबाट यस्तो जुत्ताहरू किन्दै गर्छु